हामी चाहिँ बाइकमा ट्राभल गर्दाखेरि होइन अब कतैतिर टुरहरू जाँदाखेरि चाहिँ म चाहिँ तपाईँको फर्स्ट चाहिँ रेनकोट चाहिँ हामी बोक्ने गर्छौँ होइन त्यसको बादमा हेलमेट हो मोस्ट कुरो होइन हेलमेट भयो माक्स भयो फेसमाक्स पनि लगाउँछौँ धुलोहरू उड्दाखेरि होइन अनि जुत्तामा चाहिँ तपाईँको अब अलिकति बुट टाइपकोमा होइन जसमा चाहिँ भोलि लडिहाल्यो भने खुट्टा चाहिँ त्यसमा ड्यामेज नहोस् भनेर होइन त्यहाँदेखिको अलिकति लुगामा तपाईँको अलिक ज्याकेटहरू भइगयो हो चेस्टगार्ड लगाउनुपर्छ होइन लगाउँछु होइन त्यो प्रकारले चाहिँ हामी चाहिँ त्यसरी तयारी गर्छु म हो अनि पानीहरू भयो